अँ भन्नुहोस् हेलो

मलाई एकदम गरम गरम पकौडा चाहियो हो ए सरी सरी सरी ए मामा सरी यो वहाँ ठन्डामा लगाउने कपडा गरम बेसी भयो कि ठन्डा ठन्डा गराउने कपडा चाहियो हजुर बेसी पर्दैन मलाई त्यही चार सौ पाँच सौवाला

अलिक सस्तोमा मिलाइदिनु अनि भेस्ट भेस्ट सेतो कलरको चाहियो जिन्सको पेन्ट चाहियो अनि सेतो भेस्ट चाहियो

ल ल हुन्छ नि आठ सौ रुपियाँ जस्तो अनि यो स्टोर चाहिँ कहाँको के नाम हो स्टोरको ए ल ल हुन्छ नि त म पठाउँछु ल ल हुन्छ